मलाई चाहिँ इन्टरेस्ट लागेको चाहिँ बुन्नुभन्दाखेरि पनि अझै सिलाइको कामहरू हो मलाई यसमा व्यवसायिक भएर जोडिएर गर्नु त मन छ तर मैले त्यस्तै लक्ष्य चाहिँ राखिहालेको चाहिँ छुइनँ हैन जस्तै मलाई कुसनको नयाँ नयाँ डिजाइनहरू गर्नु ब्यागहरू बनाउनु कपडाको त्यो पोटली ब्यागहरू हुन्छ यिनीहरू भयो अनि त केश बाँध्ने रबर ब्यान्डहरू पनि सिलाएर गर्नु सक्छ यसमा चाहिँ मलाई इन्टरेस्ट छ अनि अझै सिम्पल लुगाहरू बजारबाट ल्याएर त्यसलाई फेरि अलिकति डिजाइन गरेर त्यसलाई मार्केटमा ल्याउनु आफ्नै डिजाइनर कपडाहरू त्यसेरी राख्नु चाहिँ मन छ बुन्नु चाहिँ मलाई त्यत्ति मलाई इन्टरेस्ट लाग्दैन अलिकति साह्रो पनि लाग्छ सिलाइको कामहरूमा चाहिँ म एकदमै इन्टरेस्टेड छु र यसलाई व्यवसायिक रूप दिएर व्यवसायिक गर्नु एउटा मन त छ तर अहिलेसम्म थाल्नु यस्तो गर्ने भनेर कुनै अब योजना चाहिँ ग भइसकेको छैन अब भविष्यमा भयो भने चाहिँ हेरौँ